तपाईँकोमा चिकन छ ए होइन मलाई नानीको बर्थडे थियो कि अन्त नानीको बर्थडेमा चाहिँ मलाई चिकन चाहिएको थियो अन्त तपाईँकोमा मटन पनि छ ए मलाई उ अहिले उयो मटन कसरी होला ए त्यसो भने ए त्यसो भने मलाई मटन चाहिँ पाँच केजी गरिदिनुहोस् हो अन्त चिकन चाहिँ मलाई पन्ध्र केजी गरिदिनुहोस् कि तौली राखिदिनुहोस् न हो म क्यासै दिन्छु नि तपाईँलाई ल अलिकति मिल्दैन हजुर मै आउँछु कि होइन अलिकति मिलाइदिनु भएको भए हुन्थ्यो नि पन्ध्र के पन्ध्र केजी लाँदैछु चिकन हो अन्त मटन पनि पाँच केजी लाँदै अलिकति मिलाइदिनुहोस् न होइन भने ए हुन्छ त्यसो भने म भरै इभिनिङको टाइममा आउँछु नि ल राखिदिनुहोस् है कसै गरी भए पनि हुन्छ थ्याङ्क यू